हेलो सर नमस्ते ए म सरलाई त कुरा अलिकति सोधौँ भनेर फोन गरेको थिएँ कि मैले योपालि माध्यमिक इक्जाम दिएको थिएँ अन्त रिजल्ट पनि आयो राम्रै भयो अन्त यहाँदेखि उता चाहिँ अब मैले के लिएर पढ्दा राम्रो हुन्छ होला भनेर नि सर

हजुर हजुर

हजुर होइन सर मलाई त आर्ट्स सब्जेक्टहरू एकदम मनपर्छ कि अन्त आर्ट्स लिएर पढ्दाखेरि चाहिँ के उयो गर्नुपर्छ होला है फर्दर अब पछि जबहरू के हुन्छ हुँदैन कुन चाहिँ सब्जेक्ट राम्रो हुन्छ होला हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ सर थ्याङ्क्यु धन्यवाद